पानी प्राणीको जीवन हो भनेर भनिन्छ यस कारणले गर्दामा पानी बिना मानिसहरू या प्राणी बाँच्नै सक्दैन र हामी दिनभरि नै पानीको हामीलाई आवश्यक्ता रहेको हुन्छ र यी आवश्यक्ताहरू के के कुराहरूमा पर्छ भन्दाखेरि हामी उठ्दाखेरि बिहान उठ्दाखेरि मुख धुन्छौँ त्यसपछि ब्रस गर्छौँ अनि शौचाल्य जान्छौँ यी सबैमा पानी बिना कुनै कुरा सम्भव हुँदैन यस कारणले गर्दामा पानीको चाहिँ ठुलो महत्व छ र यस बाहेक पानी हामी खाने कुरोहरू खाना पकाउनको निम्ति पनि पानीका आवश्यक्ता पर्छ र विभिन्न बर्तनहरू सफा गर्न घर सफा गर्न पनि पानीका आवश्यक्ता पर्छ र दिनभरि काम गरेर हामी जब पस्छौँ त्यस बेला पनि हामीलाई हात गोडा धुन मुख धुन तथा स्नान गर्नको निम्ति पानीकै आवश्यक्ता पर्छ र हामी फुलहरू लाउछौँ कतिवटा पौदाहरू उमार्छौँ त्यसलाई पनि पानीकै आवश्यक्ता पर्छ र दिनमा एकपल्ट पानी हाल्नै पर्ने आवश्यक्ता हुन्छ र एसरी नै कृषिजन्य कतिपय खेतीपाती गर्नेहरूको निम्ति त झन् पानीको अत्यन्त आवश्यक्ता रहेको हुन्छ र पानीबिना हामी बाँच्नै सक्दैनौँ र दिनभरि नै हामीलाई पानीको आवश्यक्ता हुन्छ भयो यति